हाम्रो दार्जिलिङ हिल्समा चाहिँ अब के पाउँछ भन्दाखेरि चाहिँ मेन मेन माछा पाउने भनेको चाहिँ असला बुदुना हिले काब्रे बाम माछा बजिनी कत्ले त्यस मध्येमा सबभन्दा मिठो चाहिँ असला माछा हुन्छ जुन चाहिँ चाहिँ हिल्सको मान्छेले एकदम मन पराउँछ र एकदम त्यो चाहिँ डिमान्डमा हुन्छ जहित्यै पनि र असला चाहिँ त्यस्तो उयो हुन्छ अलिक रेयर नै हुन्छ अरू माछा भन्दा चाहिँ ज्यादा बिक्री पनि हुन्छ र छिटो तुर्स र त्यो बेसी पाउँदैन पनि त्यही हो